हजुर हजुर नमस्ते हजुर हजुर म गर्छु त ए हजुर

ए हजुर अहिले यहाँ त नि पुरा साह्रो दुःख छ साह्रै बेसी दिक्कत भइरहेको छ हामीले अब जति सेलेरीहरू पाउने त्यति पनि पायो पाउँदैनौँ दसैँहरूतिर पहिला त बोनसहरू राम्ररी दिन्थ्यो ट्वेन्टी पर्सेन्ट गरेर नभनीकनै दिन्थ्यो अहिले चाहिँ सेभेन पर्सेन्ट गरेर पनि सात पर्सेन्ट गरेर पनि त्यति राम्रो दिँदैन त्यो पनि भन्दा भन्दा झगडाहरू गर्दा गर्दा दिन दिन्छ अचेल चाहिँ अनि यहाँनिर हामीलाई असुविधा साह्रै छ अहिले चाहिँ यहाँको टी गार्डनतिर चाहिँ हामीलाई कामहरू गर्न साह्रो असुविधा भइरहेको छ घामहरू ऊ यो हुन्छ छा त्यो घामहरूमा पोल्छ ओर्छ त्यसको लागि पनि केही सुविधाहरू छैन बर्खा झरीमा पा साँपले साँपहरू निक्लिन्छ पुरा बेसी त्यो साँप साँपले ठुँगेर कसैलाई त अब एड्मिटहरू पनि हुन्छ हस्पिटलमा अन्त त्यसमा अब त्यो हस्पिटलमा एड्मिट भएको कोही छ अब कम यहाँनिर लेबरहरू हुनुहुन्छ भने त्यो लेबर एब्सेन्ट गराएर पैसा पनि दिँदैन त्यो दिनको पैसा पनि काटिदिन्छ अन्त नानीहरूलाई कमान बिचबाट जानुपर्छ स्कुल बसहरू छैन पानीहरूको असुविधा त्यो चियापत्तीको बिरुवाहरू पनि हुन्छ तिनीहरूलाई त्यसलाई पनि पानीहरू पनि पाउँदैन राम्रो हजुर पहिला चाहिँ दिँदै थियो कि अहिले हालैतिर चाहिँ राम्ररी सप्लाई भएको छैन दबाईहरू पनि दिँदैन हजुर पानी एकदमै कम्ती छ राम्रो छैन नि हजुर दिँदैन घरहरू पनि एकदमै सबैको ऊ यो ऊ यो छ पुरा नराम्रो अवस्थामा छ त्योहरू नि हेरिदिनु कोही पनि आउनु हुँदैन हजुर त्यस तपाईँले त्यसरी सोधी खोजी गरेर एक दुई जनालाई पनि राम्रो भयो भने धेरै धेरै राम्रो हुन्छ हामीलाई असुविधा चाहिँ साह्रै असुविधा छ अहिले कमानमा काम गर्नु चाहिँ